म चाहिँ शिक्षा ऋणबारे चाहिँ सचेत छुइनँ र योबारेमा मलाई त्यस्तो जानकारी पनि छैन सायदै मेरो नजरमा यसको फाइदा लिने आइलेसम्म मेरो नजरमा चाहिँ त्यो खाले व्यक्तित्व या मैले चिनेकोहरू चाहिँ पाउनु सकेको नै छुइनँ